हजुर ठिकै छ सुन न यता यतातिर त जङ्गलमा पुरा हात्ती पो आउन थालिसकेछ त हजुर अँ त्यही त जङ्गलमा त्यही त जङ्गलमा नष्ट पारेछ र जङ्गलहरू दाउराहरू यो योहरू झारेर मान्छेहरूले अलिअलि हात्तीहरू भयो जनवारहरू बाँदरहरू सबै यता गाउँतिर पस्नु थालिसकेछ अनि पुरा भइसकेछ जङ्गलमा जनवारहरू त हजुर हजुर हजुर हजुर अँ हजुर अँ धेरै मान्छेले त्यो सिकारै गरेर सकिसक्यो त्यो जनवारहरू म मान्छेहरू हजुर हजुर अहिले मिनिमम हजुर त्यो बेलामा त्यो के भन्छ मयुरहरू देख्नु पाइन्छ सुन्नु पाइन्छ आवाजहरू उनीहरूको मयुरहरूको हजुर अँ हो हजुर हजुर

हजुर ए त्यही भने नि मैले त्यही त मान्छेले गर्दा जङ्गल जनवारहरूको अहिले कस्तो असुविधा भइरहेछ

हजुर

हो नि हो नि अब छाया चाहिनुपर्ने जस्तो मान्छेहरू चाहिँ त्यही त हो उनीहरूले पनि छायाहरू चाहिन्छ चाहिन्छ त्यो छायाहरू पाउँदैन अन्त गाउँभित्र पस्नु थालिसकेको छ हात्तीहरू नि अहिले जनवारहरू

हजुर हजुर दाइ हजुर तपाईँको सबै ठिकै छ अनि

हजुर हजुर हजुर त्यही त हजुर हुन्छ त ल